दाजु तपाईँको साइरस रेस्टुरेन्ट रहेछ चाइनिस फुड इन्डियन फुड के के पाउँछ म मम चाउमिन कति पर्छ मलाई मम र चाउमिन प्याक गरेर पठाइदिनु होस् त्यसमा मजाले ससहरू एड गरेर लोकेसन चाहिँ अप्पर बडाफागु गोदामटार